अठ्ठाइस अगस्त उन्नाइस सय छ्यानब्बे चौध जुलाई दुई हजार बिस दस जुन दुई हजार दस पाँच फरवरी दुई हजार पाँच सत्र अक्टोबर दुई हजार बाह्र